मैले यात्रा गर्नु पऱ्यो जस्तो कहीँ जानुपऱ्यो अब आफन्तकोमा त्यो एउटा यात्रा हुन्छ आफ्नो मान्छेलाई भेट्नु जानु टाढटाढो आफ्नो छिमेकी छन् आफ्नो आफन्तहरू छन् वहाँ जानुको लागि अब जानुपर्दा पनि त्यो यात्रा हो र त्यो किसिमको पनि यात्रा हो अर्को यात्रा अब हामी प्रायः फ्यामिली लिएर कहीँ घुम्नु जान्छौँ रिसोर्टतिर जान्छौँ कतै टुरिस्ट टुरिस्ट टुरिस्ट भिजातिर हामी बाहिर जानसक्छौँ घुम्नको लागि हामी इन्डियामा पनि घुम्नसक्छौँ गोवातिर जानसक्छौँ र यो यात्रा एउटा दुई किसिमको हुन्छ एउटा आफ्नोलाई भेट्ने र एउटा आफ्नो मनोरञ्जनको निम्ति फ्यामिली लिएर हिँड्ने यो दुईवटा यात्रा चाहिँ अब लाग्छ